तपाईँकोमा नि उयो के भन्छ फ्रुट्सहरू के के छ ए उयो के भन्छ अहिले उयो एप्पल कसरी केजी छ ए अलिक डिस्काउन्ट हुँदैन मलाई दुई केजी चाहिएको छ अहिले

सय रुप्पे त बेसी हुन्छ नि हौ सत्तर रुप्पे गरिदिनु होस् न दुई केजी लान्छु नि म हैट केही पनि हुँदैन गरिदिनु होस् न त्यति चाहिँ होइन मलाई अर्जेन्ट चाहिएको छ कि त्यही लागि अन्त के भन्छ उयो किवी छ किवी ए हो यो चाहिँ कसरी हो पचास रुप्पे पउवा हो ए त्यो पनि मलाई हाफ हाफ केजी गरिदिनु होस् न ल अन्त उयो के भन्छ लिची लिची लान्छु लिची कसरी हो लिची चाहिँ अलिक कम गरिदिनु होस् ल हुन्छ म आएर हेर्छु नि अन्त उयो के भन्छ लिची चाहिँ लिची किवी र त्यो एप्पल चाहिँ तौली राखिदिनु होस् न ल लिची चाहिँ एक पउवा गरिदिनु होस् त्यहाँदेखि उयो के भन्छ एप्पल दुई केजी त्यहाँबाट किवी आधा केजी गरिदिनु होस् न ल अरू अरू के के छ उयो के भन्छ ज्याक फ्रुट छ उयो के भन्छ अलिक काँचो काँचोमा त्यो सब्जी खाने लाइकको हुन्छ नि त्यस्तो खाले छ ए हजुर त्यो चाहिँ कसरी छ ए हुन्छ लाइक म त्यो पनि उयो गर्छु कि म आउँदैछु ल हुन्छ हुन्छ थ्याङ्क यु